हाम्रो घरमा है कुखुरा बाख्रा घा कुखुरा बाख्रा गाई गाई भैँसीहरू पनि अब पाल्नेले भैँसीहरू पनि पालेको हुन्छ है अन्त त्यस्तै हुन्छ घरमा चाहिँ प्लस त्यसमा जङ्गलको भनौँ भने चाहिँ जङ्गलको चरा चुरुङीमा है काग काग जुरेली डाफे मजुर है अनि भङ्गेरा रुपी भङ्गेरा रुपी यस्तै खालको हुन्छ अनि भङ्गेरा रुपीहरू हुन्छ है घरमा पालिने जन्तुहरूमा अब बाख्राहरूबाट इनकम हुन्छ है उनीहरूको त्यो हुन्छ गाईबाट दुधहरू है बाट त्यहीहरू इनकमहरू त्यही हुन्छ त्यही हो अरू त अब